मलाई पर्यटकहरूसँग कुराकानी गर्नु चाहिँ मनपर्छ किनभने उनीहरूको अनुभव हामीलाई बताउँछ हाम्रो अनुभव हामीले उनीहरूको केही सिक्नु पाउँछौँ त्यसले गर्दा ज्ञान बाटिन्छ एका दुस्रामा र यहाँबाट के के उनीहरूले पनि सिकेर लान्छ र राम्रो लाग्छ उनीहरूसँग बातहरू गऱ्यो भने कतिवटा कुरो सिकिन्छ उनीहरूबाट